हेलो हेलो तपाईँ क्लोथ सपबाट बोल्नु भएको हो ए फ्यासनबाट है तपाईँकोमा अहिले नयाँ कलेक्सनहरू के छ होला है

कलरहरू राम्रो राम्रो छ होला नि है मेरो नानीको लागि लिनु थियो नानीको पनि छ कि किड्सहरूमा छ कि कुर्ताहरू मात्रै छ नानीहरूको क्याप्री प्यान्टहरू छ होला नि है हजुर हजुर अन्त कुर्तामा कस्तो खालको छ होला न्यू अराइभलहरू कुनै छ कुर्तामा न्यू कुनै छ नयाँहरू अहिले हजुर

हजुर कुर्ता चाहिँ सेटमा छ कि ओन्ली कुर्ता मात्रै छ कि कुर्ता र सुरुवाल दुइटै अहिले छ नि जुन चाहिँ सेटमा छ नि

प्राइज कति जस्तो छ होला म्याकसिमम् प्राइज ओके फोर नाइन नाइनदेखिको है ओके थ्याङ्कयू अन्त किड्समा कुनै डिस्काउन्टहरू छ हजुर तप् तपाईँको त्यो प सपको एड्रेस के होला ए काँनिर भन्नुभयो हजुर अनलाइन हजुर हजुर हजुर ए हजुर तपाईँको वाट्सएपमा छ हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ त्यसरी म तपाईँलाई उयो गर्छु त्यसको बादमा कन्ट्याक्ट गर्छु नि पैसाहरू कसरी मतलब फोन पे गर्दा हुन्छ कि तपाईँलाई उयो होला अनलाइनको पनि छ अन्त क्यास पेमेन्ट पनि छ दुइटै छ है अन्त तपाईँको त्यो उयोसहरू कुर्तीहरूको रङहरू जाँदैन होला नि है कमप्लेन छैन तपाईँको सपको हजुर तपाईँको सपको कमप्लेन छैन हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ थ्याङ्कयू सो मच हुन्छ